मलाई मनपर्ने दौड दौडनको लागि कुद्नको लागि मार्ग वा मेरो स्थान चाहिँ म नाम्चीमै बस्ना बसेकोले गर्दा होला भञ्ज्याङ भञ्ज्याङ ह्याली मतलब भञ्ज्याङ साइड कुद्छु अन्त ह्यालीप्याड साइड कुद्छु कुद्छु मोस्ट अफ द टाइम धेरै एकछिन ह्यालीप्याड साइड कुद्दा कुद्ने गर्दछु किनकि त्यहाँदेखि चाहिँ नाम्चीदेखि ह्यालीप्याड पाँच किलोमिटर मात्रै छ अन्त फर्किँदा नि पाँच किलोमिटर दस किलोमिटरमा बिहानको एक घन्टामा कभर गरेछु भने मलाई आफ्नो जिउको क्षम् क्षमता कति छ भनेर त्यो पनि थाह थाह हुन्छ अन्त कोही बेला म त नाम्चीको भञ्ज्याङ रोड साइड भ्यू पोइन्ट लगभग साढे चार किलोमिटर हला त्यहाँसम्म पनि कुद्ने गर्दछु अन्त म मेरो दाजुहरूसित दाजु र मित्रहरूसित चाहिँ द कुद्न जाने गर्दछु अन्त कोही बेला चाहिँ दाजुहरू पनि अब दाजुहरू चाहिँ कोही बेला दिन बिराउँदै आउनुहुन्छ अन्त म चाहिँ दिनै पछि दिनै पछि एक्लै एक्लै एक्लै भए पनि गीत सुन्दै हो गीत सुन्दै कुद्ने गर्दछु अन्त मलाई सबैभन्दा रुचाउने जग्गा चाहिँ कुद्नको लागि चाहिँ ह्यालीप्याड नै लाग्छ नाम्चीदेखि